कालिम्पोङ जिल्लामा चाहिँ है स्वास्थ्य सेवा भन्दाखेरि चाहिँ अब सरकारी अस्पताल चाहिँ एउटा छ है त्यहाँ अब कतिपय कुराहरूको सुविधा छ अन्त कतिपय कुराहरूको सुविधा छैन अब जस्तै अब एउटा एक्जाम्पल दिनु हो भने अब डेलिभेरी पेसेन्ट है प्रेसर हाइहरू भएर कम्प्लिकेस प्रेसर हाइहरू भएर कम्प्लिकेटेड भए पछि उनीहरूले रिफरहरू गर्ने गर्छ है त्यो कतिपय इन्सट्रुमेन्टहरू चाहिँ अब यहाँ छैन भन्छन् है अब फेरि अर्कोपट्टिबाट हेऱ्यो भने कतिवटा कुरा साफ सुग्घरहरू पनि अलिक छ पनि भनौँ तर अब अहिलेखेरि चाहिँ के भनौँ भन्दा स्थानीय मानिसहरूको लागि चाहिँ कत्तिको सस्तो छ भन्दाखेरि अब सरकारी अस्पताल त अब सरकारी अस्पतालै भयो है अन्त कतिपय ओपिडीहरूमा अब दवाईहरू पनि फ्रीमै उपलब्ध हुन्छ अन्त कतिपय किन्नुपर्छ त्यो चाहिँ अब अस्पतालदेखि अलिकति बाहिर छ अब त्यो सस्तोमा पाउँछ अन्त कतिपय अब नपाउनेहरू त अब बाहिर क्लिनिकहरूतिरै किन्नुपऱ्यो है अन्त के हो भने अब अरू सरकारी अस्पताल बाहेक चाहिँ अब धेरैवटा क्लिनिकहरू छ है कालिम्पोङमा आदर्श नर्सिङ होम सेवा सदन यो सबै प्राइभेटहरू हो है अन्त अब प्राइभेटहरूमा पनि कतिपय मान्छेहरू अब जाने गर्छन् है आफ्नो सुविधाको लागि अब आफ्नो एक्स्ट्रा केयर हुन्छ भनेर मान मानिसहरू अब जाने गर्छन है अन्त त्यस पछि भन्नु नै हो भने के हो अब अहिले त अब स्वास्थ्य साथी कार्डहरू भन्ने कतिपय कार्डहरू बनाउनु भनेर ममता बेनर्जीले भन्नुभएको छ है त्यसमा कतिपय हस्पिटलहरूतिर मात्र चाहिँ यो अब लागु रहेछ है अब प्लेन साइडहरूतिर गयो भने अब सबै हस्पिटलहरूमा त्यस्तो छैन रहेछ कतिपय हस्पिटलमा छ कतिपय हस्पिटलमा छैन यो कार्ड देखाएर चाहिँ अब डिस्काउन्टहरू है अनि त्यही अब त्यही भन्दै गर्नु भने अब कोभिड महामारीमा चाहिँ अब अस्पतालहरूमा एकदमै डरसरी थियो जानु डरसरी थियो है र पनि भन्नु नै हो भने उनीहरू फ्रन्टलाइन वरियरहरू भनिन्छ डाक्टर अब नर्सहरूलाई है त्यस्तो कोभिडको टाइममा पनि उनीहरूले आफ्नो आफ्नो पेसा छोडेनन् उनीहरूले आफ्नो ड्युटीहरू गरे है म यसको लागि उनीहरूलाई धेरै नै आभार प्रकट गर्छु त्यसको लागि एकदमै केही भन्नु छैन उहाँहरू एकदमै खटिनै रहनुभएको थियो है